धार्मिक चाडबाडमा खाद्य बस्तुहरू धेरै छन् त्यसरी नै दसैँमा हामी धेरै मिठो मिठो खाने कुराहरू मासु भात चिचि माम खिर विभिन्न मिठाईहरू सेलरोटीदेखिको लिएर विभिन्न मिठाईहरू हामी खाने गर्छौँ र त्यसरी नै तिहारमा पनि सेलरोटी गुलियो मिठाईदेखिको लिएर धेरै खानेकुरा अन्डादेखिको लिएर मासुदेखिको लिएर भात दालदेखिको लिएर अचार मिठो मिठो अचार आँपको अचार मुलाको अचार टमाटरको अचार डाङडुङ धेरै कुराको अचारहरूदेखिको लिएर मिठो मिठो गुलियो खानेकुरा खिरदेखिको लिएर सन्देसदेखिको लिएर धेरै मिठाईहरू खाद्य बस्तुहरू हामी दसैँ तिहारमा खाने गर्छौँ यसरी नै विशेष व्यक्तिहरू पनि हामी विभिन्न उत्सवहरूतिर हामी उहाँहरूलाई पनि आमन्त्रण गर्ने गर्छौँ र उहाँहरूको सम्मान गर्छौँ वहाँहरूलाई बुढौलीको रुपमा ठुला बडाको रुपमा आएर ती कार्यक्रमहरू हेरीदिने ती कार्यक्रमहरूलाई कार्यक्रमको शोभा बढाइदिनको लागि हामी विशेष ब्याक्तिहरूलाई पनि हामी विभिन्न उत्सवहरूतिर आमन्त्रण आमन्त्रित गर्ने गर्छौँ